मलाई मिडिया र शिक्षा प्रणालीमा नेपाली भाषाको पर्याप्त प्रतिनिधित्व छ जस्तो त पटक्कै लाग्दैन किन भने मिडियामा कति चाहिँ नेपाली मिडियाहरू यस्तो छ जसले चाहिँ भारतभरिको इस्युजहरूमा बात गरिरहेको हुन्छ हाम्रो लोकल इस्युसहरूमा बात गर्छन् लोकलमा के लोकालेटीमा के भइरहेको छ त्यो आउँछ त्यसको र त्यो मिडियाहरू ठुलो मिडिया हाउसले चलाउँदैनन् त लोकल मिडिया हाउस त यहाँकै दार्जिलिङ कालिम्पोङ कर्सियङ यतिमा मात्र सीमित छ तर ठुलो मिडिया हाउस् जस्तै एनडी टिभी भयो अथवा एउटा नेपाली भाषा बोल्ने डिडी नेसनल टिभी च्यानल त छैन अन्तखेरि के भन्छ यो टाइम्स नाउ जस्तो रिपब्लिक टिभी जस्तो ठुलो यस्तो मिडिया हाउस त छैन कसरी हुन्छ अन्तखेरि छैन मलाई पर्याप्त शिक्षा प्रणालीमा पनि छैन दार्जिलिङमा बाल्यो बोल्यो नेपाली नेपाली भाषामा पढ्यो भने पढ्यो पढ्यो अरू ठाउँ खै देख्दिनँ दार्जिलिङ अलिअलि कताकता नेपाली भाषी हुने ठाउँतिर अलिअलि होला त्यति बेसी छैन त्यही पनि दार्जिलिङमा त अझै अब प्राथमिक शिक्षामा बेसी डिइएलइडी गर्नेहरू सबै बङ्गालीमा हालेको रहेछ नेपालीमा डिइएलइडी गर्नु सक्ने दुइवटा जग्गा मात्रै छ यसरी आफ्नो भाषा मासेर गएको खै प्रतिनिधित्वहरूले देख्ने भए पो